मैले सङ्कलन गरेको सिक्काहरू चाहिँ चारानी आठाना हरू थियो अनि जुन चाहिँ चाहिँ अहिलेको समयमा हामीले देख्न सक्दैनौँ अनि त्यो चाहिँ हाम्रा लागि एकदमै मूल्यवान् छन् किनभने र सधैँ हुनेछन् किनभने त्यो त्यस समयको त्यो रुपियाँ पैसाहरू को महत्त्व पनि धेरै थियो अनि त्यसबाट हामी जति सर सामग्री घरको एउटा डल्लै है कति महिना जाने रासिनहरू हामीले पाउन सक्थ्यौँ अनि अहिलेको समयसँग तुलना गर्दाखेरि चाहिँ हामी पाँच सय पाँच सय रुपियाँ हामीले अहिले लिए लिएर जाँदा पनि हाम्रो है झोलाभरिको सामान हामीले किनेर ल्याउन सक्दैनौँ सो त्यस कारणले गर्दा पनि ती समयहरू एकदम राम्रो अनि है राम्रो थिए अनि त्यसको भेल्यु त्यसको महत्त्व पनि धेरै नै थियो